ए तपाईँ निबेदिता राई बोल्नु भएको ए म डिटी टिभी दार्जिलिङबाट जर्नलिस्ट अभिषेक मुखिया बोलेको हो तपाईँ सोसियल वर्कर हुुनुहुँदो रहेछ नि है ए तपाईँहरूको अब तपाईँ सोसियल वर्कर हुनुहुन्थेछ तपाईँको मुख्य उद्देश्य चाहिँ के हो अब है भनिदिनुहोस् न हजुर हजुर हजुर

ए हजुर अरू त्यस्तो केही छैन तपाईँहरू पो अब सोसियल वर्कर हुनुहुन्छ तपाईँ अब त्यति आइडियाजहरू छैन अब एज अ सोसियल वर्कर होइन त्योबाहेक अब अपार्ट फ्रम द्याट अब तपाईँको केही कुराहरू छ आइडियाजहरू भन्नु न भनेर नि रिपोर्ट बनाउनु चाहेकोथियो मलाई हो त्यही कारणले नि हेलो भन्नुहोस् न हजुर तपाईँहरूको अब एक दुईवटा राम्रो कुराहरू राखिदिनुहोस् न भनेर भनेको नि रिपोर्ट बनाउनु चाहिएको थियो मलाई हो ए तपाईँले चाहिँ कहिलेदेखि सोसियल वर्क गर्नु भएको ए ए हजुर अनि तपाईँहरूले यस्तो काम गर्दा सोसाइटीलाई चाहिँ अब कस्तो टाइपको मेसेज जान्छ है तपाईँहरूले यस्तो काम गर्दाखेरि अब एज अ वर्कर तपाईँले राम्रो काम गर्नु हुँदैछ है तपाईँहरूले अब यस्तो काम गर्दाखेरि सोसाइटीलाई चाहिँ कस्तो टाइपको मेसेज जान्छ भन्ने कुरा नि ए हजुर हजुर हजुर हुन्छ धन्यवाद हजुर हजुर हुन्छ